हेलो यो एमाजोन हो र अस्ति मैले एक हप्ता अगाडि तपाईँहरूको एमाजोनमा जुत्ताको लागि डेलिभरी अर्डर गरेका थिएँ र त्यो मैले अनलाइन पेमेन्ट पनि गरिसकेको थिएँ तर म यो बिचमा बाहिर जाने त्यस्तै काम परेको हुनाले गर्दाखेरि मेरो त्यो सामान रिसिभ गर्ने म नस्कने हुँदाखेरि मैले तपाईँहरूलाई अनलाइन पेमेन्ट गरिसकेको छु र म त्यो पेमेनन्ट चाहिँ फिर्ता गर्नु चाहन्छु र मेरो अटो नम्बर चाहिँ सेभेन थ्री फोर नाइन हो त्यसले गर्दाखेरि तपाईँहरूले मलाई कृपया गरि मेरो एमाउन्ट चाहिँ रिफन्ड गरिदिनुहुन्छ भन्ने म तपाईँहरूलाई आशा गर्छु क्यानसल गरिदिनुहोला